म जुन चाहिँ खाने चिजको निम्ति अर्डर गरेको थिएँ यो खाने चिज ढिलो भयो मलाई है म कहीँ जानु थियो गाडीले छोड्छ मलाई है र तपाईँहरूले छिटो गरिदिनु भए चाहिँ असल हुने थियो यसैकारण चाहिँ म जुन यो अर्डर गरेको बारेमा गुनासो समय अनुमानित नल्याइदिएको कारण चाहिँ म तपाईँहरू समक्ष ढिलो भएको कारण चाहिँ म यो रिक्वेस्ट गर्दछु चाँडो गरिदिनु भयो भने चाहिँ धेरै सजिलो हुने थियो भनिकन म तपाईँहरूसँग सम्पर्क गर्दछु धन्यवाद